मलाई चाहिँ बाजागाजा बजाउनु चाहिँ धेरै इच्छा थियो मन पनि पर्छ गिटार बजाउनु हार्मनियम बजाउनु कहिलेकाहीँ अब टाइम पाएको बेला हार्मनियमहरू बजाउँछु बाँसुरीहरू फुक्छु अनि कङ्गो पनि अलिअलि बजाउँछु मन चाहिँ मलाई सङ्गीतप्रति पुरा रुचि छ मन पर्छ मलाई अझै पनि बजाउने त्यसरी सङ्गीतप्रति रमाउने रहरहरू चाहिँ अझै पनि हुन्छ मलाई मन पर्छ कसैले बजाइराखेको छ भने पनि अब टाइम निकालेर भए पनि जसरी भए पनि सुनिरहूँ जस्तो खालको लाग्छ तर अब क्लासहरू गर्नुवर्नु यस्तो चाहिँ पाएको छुइनँ पाउँदिन पनि तर मलाई साह्रै मन पर्छ सङ्गीतप्रति चाहिँ घरको कामले गर्दाखेरि भ्याउँदिनँ बगानमा पनि जानुपर्छ घरको कामहरूले गर्दाखेरि नानीहरूको पनि याद गर्नुपर्छ र पनि कहिलेकाहीँ यसो खानासाना बनाउँदै भाँडाहरू धुँदै लुगाहरू धुँदै गुनगुनाउने गर्छु कहिलेकाहीँ यसो बाँसुरीहरू पनि फुक्ने गर्छु रहर चाहिँ लाग्छ तर अब टाइम पाएको छुइनँ टाइमै पाउँदिनँ